ए हेलो ए सुन न के गर्दै छौ ए खानाहरू खायौ अनि ए हो अनि सुन न औ मैले तिमीलाई त्यो टी सर्ट भनेको थिएँ नि त्यो नकिन ल तिमीले किन भन त मैले किनेको थिएँ नि त्यसको चाहिँ कलर उड्यो नि हो राम्रो पनि हुँदैन रहेछ राम्रो क्वालिटीको पनि छैन हुँदैन रहेछ म त राम्रो होला भनेर चाहिँ किनेको थिएँ त्यो चाहिँ छैन रहेछ होइन राम्रो कोम्पानीको पनि होइन रहेछ हो अनि मलाई त कस्तो रिग्रेट भयो नि त्यो टी सर्ट किनेर त्यही त फाइभ हन्ड्रेड लागेको थियो होइन

त्यही त राम्रो छैन रहेछ हौ नकिन ल तिमीले पनि त्यही त मैले त्यही अब वास गर्दाखेरि चाहिँ धुँदाखेरि चाहिँ कलरै गयो होइन

भुवाहरू पनि उ उठ्यो हो अनि चाहिँ तिमी नकिन ल ए ल ल थ्याङ्कयू ल ल औ राखेको ल